दार्जिलिङ क्षेत्रमा पकाइने पारम्परिक परिकारहरू बारे बत बताउनु पर्दा चाहिँ मुख्य चाहिँ म सेलरोटीलाई भन्छु किनकि सेलरोटी होम्रो सबै चाड उयोतिर चलाउँछ पूजादेखि लिएर मराउ बिहे वा सबै कार्यमा चल्छ अनि भटमासको अचार सिस्नुको झोल गुन्द्रुक गुन्द्रुकको झोल साथै अचार गोर्खे अचार आलुको